हाम्रो चाहिँ अब के भन्छ मधेस एरिया हो प्लेन साइट हो त्यही कारणले हाम्रोमा चाहिँ अब पानीहरूको चाहिँ त्यस्तो प्रब्लम हुँदैन दुःख छैन अब अब हिल्स साइडतिर चाहिँ पुरा पानीको दुःख हुन्छ अरे अब ठुल्ठुलो सिन्टेक्सतिर भरेर उनीहरूले रिजर्व गरेर उयो गरेर राख्नुपर्छ अरे होइन हाम्रो चाहिँ यता त्यस्तो हुँदैन किनभने अब एक सालअगाडि चाहिँ मेरो भाइको घरमा मेरो घरमा बिहा थियो भाइको होइन पाँच सौ छ सौ मान्छेहरू आएको थियो र पनि उनीहरूको लागि पनि हामीले त्यसरी रिजर्व गरेर राख्नु उनीहरूलाई दिनुको लागि पकाउनुको लागि पानीहरू भाँडाबर्तनहरू साफ गर्नुको लागि चाहिँ हामीले कुनै पनि ट्याङ्कीमा रिजर्वहरू गरेर सिन्टेक्सहरूमा रिजर्वहरू गरेर राख्नुपरेन किनभने हाम्रो चाहिँ यता प्लेन साइड भएर चाहिँ पानीको चाहिँ हामीलाई एकदमै सुविस्ता छ होइन त्यही कारणले चाहिँ हामीले ठुल्ठुलो उयोतिर रिजर्वहरू गरेर राख्नु स राख्दैनौँ पर्दैन हाम्रो एभाइलेबल पानी छ हाम्रो चोबिसै घन्टा पानी छ हाम्रो आफ्नै पा आँ आँगनमा होइन त्यही भएर चाहिँ अब हामी यस्तो उसमा चाहिँ अब डाइनिङ रुममा चाहिँ हामी राख्छौँ सानसानो आफूलाई खानुको लागि युज गर्नुको लागि अन्त अब गेस्टहरूको लागि युज गर्नको लागि चाहिँ हामी मिनरल वाटरहरू राख्छौँ भरेर होइन हामीलाई चाहिँ त्यस्तो पानीको केही दुःखहरू छैन अब उँभोतिरको जस्तो चाहिँ उँभो हिल साइडतिर चाहिँ अब दुःख छ भनेको सुनेको थियौँ अब यता चाहिँ हाम्रोतिर छैन हामी चाहिँ अब प्लेन साइड छ हाम्रोमा चाहिँ मधेसमा भएर होला हामीलाई चाहिँ त्यस्तो पानीको केही जरुरतहरू चाहिँ छैन